उज्ज्वल रेस्ट्रुरेन्टबाट बोल्नु हुँदैछ मेरो आज विशेष अतिथिहरू आउनु हुँदैछ सिलङबाट खासीहरू उनीहरूले नेपाली खाना कस्तो हुन्छ के छ भन्ने इच्छा जान्ने इच्छा गरेका छन् त्यसले गर्दा तपाईँले विशेष नेपाली खानाहरू व्यवस्था मिलाइ दिनुहोस् न जस्तै नेपाली खाना भन्दाखेरि गुन्द्रुक सिन्कीहरू सिस्नुहरू त्यस्तै धेरै खालको नेपाली खाना जुन जुन हुन्छ तपाईँलाई सबै कुरो यादै छ त्यो मलाई पठाइ दिनुहोस् मेरो घर चाहिँ पऱ्यो बाह्र माइल वृन्दावन स्कुलदेखि अलिकति तल सिँढी सिँढी आउनुपर्छ